मेरो परिवारको बारेमा भन्दाखेरि चाहिँ मेरो परिवार चाहिँ सातजना छ म नानी मेरो बुढा सासू ससुरा देवर जेठाजु छ र मेरो परिवारमा चाहिँ बाबा अहिले भखरै आर्मी रिटायर भएर आउनुभएको छ हो अनि मेरो परिवारमा चाहिँ बाबा पनि एकदमै बिमारी हुनुभयो र अहिले ट्रिटमेन्ट चल्दैछ बाबाको पनि हो र मेरो माइत परिवारमा चाहिँ हामी दसजना छौँ अहिले परिवारमा माइतमा मेरो उता माइत चाहिँ मेरो दाजुहरू दुईजना हुनुहुन्छ जोइन्ट फेमिली बस्नुहुन्छ हो अनि दाजुहरू दुईजनै आ आर्मीमा काम गर्नुहुन्छ आर्मी हो र मेरो यता ससुरालीमा चाहिँ दादाले ब्लकमा काम गर्नुहुन्छ हो अनि भाइले चाहिँ उता दिल्लीमा गर्नुहुन्छ काम हो र मेरो हज्बेन्डले चाहिँ ड्राइभिङ काम गर्छ र म आशामा गर्छु र मेरो नानी अहिले भर्खर क्लास टु पढ्दैछ र घरमा चाहिँ आमा र नानी चाहिँ दिनमा बस्नुहुन्छ हो अन्त एकदमै मेरो परिवाहरू चाहिँ एकदमै राम्रो छ मसँग एकदमै सबैजनाले फ्य्राङ्कली छ र मेरो साथीहरूको बारेमा चाहिँ पहिला स्कुल टाइममा त धेरै साथीहरू थियो साथीहरू सब त्यो साथीहरू अहिले बिहे भएकोले गर्दा आफ्नो आफ्नो बिजीले कतिजना आफ्नो कामले गर्दाखेरि अहिले त भेट पनि हुँदैन त्यति सारो साथीहरू त्यो समयमा त एकदमै बेसी थियो मेरो साथीहरू अहिले त टाढा टाढा भयो र यहाँ चाहिँ अहिले यता चाहिँ बिहे गरेर पनि मेरो साथीहरू एक दुईजना एकदमै बेस्ट फ्रेन्डहरू छ एकजना चाहिँ मेरो नानीसँगै पढ्छ उस्कोस् उसको पनि नानी सँगै पढ्छ हो र ऊ चाहिँ मसँगै काम गर्छ सँगै सँगै हिँड्छौँ हामीसँगै कामहरू गर्छौँ र अर्को चाहिँ अर्को साथी पनि छ हामी साथीहरू चाहिँ एकदमै एकअर्कामा दु ख सुख साथ गर्ने सा सहायता गर्ने एउ एकअर्काको हेल्प गर्ने छ साथीहरू एकदमै मेरो साथी चाहिँ एकदमै मिल्ने छ

साथीहरूले चाहिँ मेरो एकदमै स सहायता खालको छ र राम्रो कुराहरू सिकाउँछ साथीले राम्रो कुराहरू गर्छ साथीले एकदमै राम्रो छ र र परिवारमा चाहिँ मेरो परिवारमा चाहिँ मैले अघि भन्नु बिर्सिएँ दाजुहरू दुई दुईजना हुनुहुन्छ दा ए दाजु दिदी पनि हुनुहुन्छ दुईजना मेरो दिदीहरू पनि एकदमै राम्रो छ पुरा माया गर्छ मलाई

साथीहरूमा चाहिँ एकदमै मिलनसारहरू दुईजना साथीहरू छ उनीहरू मसँग मलाई एकदमै माया गर्छ मसँग एकदमै राम्रो छ साथीमा हो अन्त मेरो परि मेरो साथीहरू एकदमै म माया लाग्छ मेरो बेस्ट फ्रेन्डहरू उनीहरू एकदमै मेरो करिबको साथीहरू सँगै हिँड्छ हामी सँगै काम गर्छौँ कति कुराहरू एकदमै सेयरहरू गर्छौँ हामी साथीहरू हो